हेलो फ्लिपकार्टमाबाट बोलिराख्नु हुन्छ हजुर जो अस्ती मैले अनलाइनमा उयो मगाएको थिएँ बेडसिट मगाएको थिएँ त्यो बेडसिट त एकदम सानो साइजको आयो जो मैले किङ साइजको मगाएको थिएँ सानो साइजको आयो अनि बेडसिट पनि एकदम धुँदाखेरि भुवा निस्क्यो अँ पुरै भुवा निस्केछ

अनि एकदम राम्रो लागेन एकदम पातुलो पनि रहेछ पाल्ता कपडा एकदम च्याङ्ला कपडा एकदम पात्लोवाला रहेछ त्यही त तपाईँहरूले यस्तो सामान दियो भने हामीले कसरी उयो गर्ने नेक्स्ट टाइमबाट याद राख्नु होला हुन्छ